हजुर म के भन्छ ऊ यो बोलेको हौ तपैँकोबाटै सधैँ लान्छु नि माछा क्या तल सरिता दिदी हौ हजुर र त तपाईँकोबाट माछा अर्डर गर्नु थियो कि अहिले माछाहरू कस्तो कस्तो ल्याउनुभएको छ हौ तपाईँले हजुर

ऊ यो त हैन होला नि बासी त हैन होला नि है ए हो त त्यही त तपाईँलाई बाह्र बजे हौ खानको लागि पाहुनाहरू आउँदैछ कि चाहिएको थियो कति एक किलो जस्तो होला कि कसरी कसरी किलो छ तपाईँको रुई माछा चाहिँ दुई सय चालिस आम्माम् दुई सय चालिस के भन्नुहुन्छ हौ अस्ति त मैले कति दुई सयमै लगेको हैन अलिक मिलाउनु न र नि त चालिस एकैचोटि त बढ्दैन नि त दुई सयसम्मन् गर्नुहोस् न

दुई सय बिस दुई सय गरिहाल्नु न हौ अब कहाँ बिस रुपियाँ झुन्ड्याइरहनु भएको के भन्छ मलाई घरमै पठाइदिनु सक्नुहुन्छ नि है हैन बाह्र बजेको लागि हो कि एकदम राम्रोसँगले सफा गरेर ऊ यो गरेरै पठाइदिनुहोस् न बाह्र बजे खानुको लागि हो नि त पाहुनाहरू आउँदैछ कि अब म त सधैँ तपाईँकैबाट भन्छु हो हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ यहाँ कर्स्याङमै हो रेडियो स्टेसनको छेउमा हो अनि त यो नम्बरमा फोन गर्नु भन्नु न त्यहाँ आएपछि म आइहाल्छु नि एक किलो पठाइदिनुहोस् न ल दुई सय बिस रुपियाँ गरेर नै ए हुन्छ हुन्छ हुन्छ बैनी